हाम्रो बङ्गालमा चाहिँ यातायातको सुविधा एकदमै यो चाहिँ राम्रो छैन किनभने लाइनको गाडीमा चढ्नुपर्छ हामी पाउँदौन प्राइभेट गाडीमा जानुपर्छ प्राइभेट गाडीमा अब भाडा बेसी ट्रेनमा पनि त्यही हो ट्रेनको पनि भाडै बेसी प्राइभेटमा अब सरकारी छ तर हामी जस्तोले चाहिँ अब त्यो सरकारीमा चढ्ने उयो सहुलियत पाउँदौन प्राइभेट गाडी जाँदाखेरि चाहिँ अब महँगो पर्छ ट्रेनमा पनि महँगो पर्छ हावाजहाजको त झन् कुरै नगर्दा पनि हुन्छ हामी जस्तोले चाहिँ हावाजहाजमा चढ्ने चाहिँ अब त्यो सम्भावनै छैन भारत यात्रा गर्नु चाहिँ हाम्रो लागि चाहिँ एकदमै असम्भव छ